हेलो हजुर पिकनिक नजाने दिदी हजुर म मेरो छोरा अन्त मेरो साथीहरू छ हो अन्त लेस खोला जाने

जान्छु भनेर त पहिला फोन गरेको कति कति उठाउनु पैसा पाँच सय नानीहरूको पनि लिन्छ कि दुई सय दुई सय रुप्पे अन्त भाडा

हजुर भाडाहरू चाहिँ

हजुर अन्त के लिएर जाने अरे मासु त

दौरा चाहिँ पर्दैन होला

अन्त भाडा के भन्छ दौरा चाहिँ दौरा लिनु पर्छ कि ग्यासै लाने घर घरबाट हुन्छ अरू को को छ त्यति नै मान्छे

छ छ दौरा छ हुन्छ त्यतिकै अझ अझ हुन्छ कि त्यति नै मान्छे